म हौ निकिता अनि तपाईँ ए हजुर अलिपुरमा होइन हामीले एकपल्ट टेस्ट गरेको थियौँ त साह्रै मिठो पाउने रहेछ हुन्छ हामीले पनि एकपल्ट टेस्ट गरेको थियौँ कि साह्रै मिठो पाउने रहेछ पछि ल्यायो भने आयौँ भने पस्ने कोसिस गर्छु नि हुन्छ धेरै अहिले आउने कुनै उयो त छैन तर जब आउँछु त्यतिखेर पसिहाल्छु नि हुन्छ

त्यस लागि मैले तपाईँको

हजुर हुन्छ मैले मेरो साथीहरूलाई थुप्रैलाई बताएको थिएँ कि उनीहरू पनि पस्ने भनेको छ कुनै दिन अलिपुर गएको छ भने